भाइ यो तपाईँको हाम्रो खाना भन्ने रेस्टुरेन्ट पर्यो होला है अनि मलाई तातो तातो मोमो दुई प्लेट एउटा चाउमिन सुप अनि तपाईँको अचार दाल मखनी एक प्लेट राइस अनि मिक्स भेजिटेबल सब्जीहरू पठाइदिनु होस् मेरो ठेकाना चाहिँ तपाईँको यहाँ तोपखाना एघार माइलबाट मैले अर्डर गरिरहेकी छु यो ठेकाना त तपाईँहरूलाई थाहा भएकै कुरो होला अनि तपाईँले मलाई पानी पनि हो सुप चाहिँ धेरै धेरै तातो पठाउनुहोस्